एसएचजी ग्रुपमा पसिसकेपछि चाहिँ सर्वप्रथम चाहिँ मैले हामीले चाहिँ गाउँ घरमा कतिवटा सामाजिक सेवाहरू गर्ने अनि कतिवटा नमिलेको कुराहरू मिलाउने कामहरू पनि गऱ्यौँ अनि यसको चाहिँ हामी यसमा चाहिँ यसमा हामी आएर चाहिँ हामीले गाँउमा हुदैँ गरेको कतिवटा कुराहरूमा हाम्रो समुहहरूले सघाएर अथवा हामी आफैले पनि हाम्रो जान जतिजना मेम्बर छ उनीहरू सबैजना मेम्बरहरू मिलेर सानो सानो दोकानहरू खोलेर कतैबाट इन्कम गर्ने इन्कम सोर्सहरू ल्याउने कुराहरू हामीले धेरैवटा त्यस्तो कार्यहरू गऱ्यौँ